मैले मामाअर्थको एउटा डे क्रिम चलाउँदैछु र त्यो चलाएको चाहिँ मैले लगभग एक महिनाहरू भयो त्यो चलाएको तर त्यो मामाअर्थको त्यो डे क्रिम चाहिँ एकदमै राम्रो हुँदोरहेछ मेरो एकदम उयेसमा फेसमा सुट पनि गऱ्यो उयो मेरो फेस चाहिँ अलिकति ओइली छ अन्त त्यसमा सुट पनि गऱ्यो अन्त त्यस्तो पिम्पल्सहरू ब्रेकआउट्सहरू हुनेहरू त्यस्तोहरू केही पनि आएन सबै सुट गऱ्यो त्योभन्दा पहिला चाहिँ ल्याक्मेहरूको युज गर्थेँ ल्याक्मेहरूको प्रोडक्टहरू मोइस्चराइजरहरू सबै ल्याक्मेहरूको सन्सक्रिमहरू सबै ल्याक्मेहरूको युज गर्थेँ तर चाहिँ त्यसले चाहिँ के भयो भन्दा त्यसले चाहिँ मेरो अनुहार अलिकति फोका फोका आयो के बेसी फोका फोका आयो अलिकति स्किनमा ऱ्यासहरू आयो त्यसले गर्दाखेरि चाहिँ मैले मामाअर्थको डे क्रिम स्विच गरेको थिएँ तर त्यो डे क्रिम चाहिँ एकदमै राम्रो हुँदोरहेछ सबैथोक उयो पनि भयो र ब्रेकआउट पनि भएन मेरो स्किनमा ऱ्यासहरू पनि निस्केन र फरदर मामाअर्थकै अरू उयेसहरू पनि प्रोडक्टहरू पनि म युज गर्नु भनेर सोच्दैछु अहिले तर अब मामाअर्थ चलाउनु चलाएको चाहिँ एक महिना मात्रै भयो र चाहिँ मैले अब अहिले चाहिँ डे क्रिम मात्रै चलाइरहेको छु तर अलिक पछि चाहिँ अरू सब सबै सिरमहरू पनि अरू सबै उसको प्रोडक्ट्स मामाअर्थको प्रोडक्टसहरूको सबै चलाउँ भनेर त्यही युज गरौँ भनेर सोच्दैछु अहिले चाहिँ